मेरो नाम श्रद्धा हो होइन म एउटा म्यारिड वुमन हो होइन मेरो दुईजना नानीहरू छ छोरीहरू छ मेरो हस्बेन्ड हुनुहुन्छ र म एकदम खुसी छु मेरो फ्यामेलीसँग होइन म नानीहरूको लागि एकदम म नानीहरूको लागि एकदम उनीहरूको लागि हेर विचार सबै गर्ने सबै गरिरहेको छु र म चाहिँ हाउसवाइफ हुनु चाहिँ मलाई एकदमै मनपर्छ म पहिल्यैदेखि मैले दस वर्ष त हुनु त कम्पनीमा काम गरेँ होइन दस वर्ष मैले कम्पनीमा काम गरेँ त्यहाँदेखि चाहिँ मैले काम छोडेँ तर मेरो चाहिँ पहिल्यैदेखि नै एकदम हाउसवाइफ हुने नै इच्छा थियो र स्टिल अहिले पनि त्यो दस वर्ष छोडिसकेँ मैले काम छोडेर म अहिले घरमा बसिरहेको छु र म हाउसवाइफ छु किनभने मलाई इच्छा नै मलाई हाउसवाइफ भएर मेरो घर मेरो परिवार मेरो नानीहरू हेर्ने इच्छा हो होइन र म यसमा पनि खुसी छु अब मैले जुन चाहिँ दस वर्ष आफ्नै एउटा लेडिज भएर काम गरेँ घर चलाएँ होइन कमाएँ अब त्यो पनि मेरो लागि लाइफ ठिकै थियो र अहिले जुन चाहिँ म हाउसवाइफ भएर दुइटा नानी हेरेर बसिरहेको छु त्यो पनि मेरो लागि एकदम ठिकै छ होइन म एउटा गाउँ समाज इष्टमित्र सबै राखेर बस्नु जानेको छु कसैलाई केही पर्दाखेरि म सहयोग गर्नु गइहाल्छु जतिसक्दो आफ्नो क्षमता अनुसार गर्छु हातले भए हातले सहयोग गर्छु आफ्नो क्षमताअनुसार जे गर्नु सक्छु म गर्छु म त्यो सहयोग गर्नु पर्दा चाहिँ म कहिले पनि पछि हट्दिनँ र किनभने सहयोग चाहिँ किन गर्नु पर्छ भने मान्छेले भोलिको दिन कसैले केही पनि देखेको छैन होइन आज त उसलाई पऱ्यो भनेर मैले खुसी भएर उसलाई सहयोग गरेन भने भोलिको दिन त्यो मलाई पनि पर्नुसक्छ त्यतिबेला मैले गरेको छु भने त उनीहरूले पनि हामीलाई गर्छ होइन त्यही भएर चाहिँ म एकदम सोसियल वर्कमा चाहिँ एकदम उ छु म सबैतिर सोसियल वर्क गरी नै राखेको हुन्छु र म आफ्नो लाइफदेखि धेरै धेरै धेरै नै खुसी छु होइन म आफ्नो सबै अब राम्रो गरिरहेको छु मलाई चाहिँ जतिसक्दो लाग्छ मैले सबै आफ्नो गर्नु पर्ने कर्त्तव्यहरू राम्रोसँग गरिराखेको छु म एकदम कसैको केही दुःखहरू म देख्नु सक्दिनँ म कसैलाई आफ्नो घरमा सबै भरिपूर्ण गरी नै राखेको छु